भारतीय कला संरक्षण गर्न आवश्यक किन छ भन्दाखेरि हामीले भुलिँदै गयौँ आफ्नो परम्पराहरू आफ्नो वेशभूषा दसैँ तिहार कसरी मनाउनुपर्ने भन्ने थाहा नभएर पनि हो अहिले हामीलाई अब हेर्नुपर्दा वेशभूषामै हेर्नुहोस् वेस्टर्न लुगा लाएर होइन जातीय लुगा बिर्सिसक्यौँ हामीले दौरा सुरुवालहरू लाउन बिर्सिसक्यौँ पूजाहरूमा फेस्टिबलहरूमा हेर्नुहोस् कस्तो पाराले गर्नुपर्ने के गर्नुपर्ने त्यो सबै बिर्सिसक्यो अहिले कलाहरूमा अब हाम्रो मादल हेर्दै जानुहोस् बिलुप्त भएर गइसकिसक्यो मादल बजाउनु छोडिसक्यो मान्छेहरूले ड्रम बजाउँछ सारङ्गी बजाउन छोडिसक्यो बजाउनु सारङ्गी सिक्नुपर्ने हामीले यहाँनिर अब यस्तो कल्चरल स्कुलहरू खोल्नुपर्ने एकाडेमीहरू खोल्नुपर्छ आवश्यक छ खोल्नुपर्ने आवश्यक छ यहाँनिर पाहाडमै मात्रै होइन भारतभरि नै भारतमा हेर्नुहोस् अब धोती पाइजामा लाउँथ्यो पहिला अहिले छैन त्यस्तो दिवाली मनाउँथ्यो दिवाली त्यस्तो मनाइँदैन अहिले कस्तो पाराले पहिलाको जस्तो छैन अहिले यहाँनिर सबै कुरो त्यसैले गर्दाखेरि भारतीय कला चाहिँ संरक्षण गर्न आवश्यक छ